हेलो तपाईँ कालिम्पोङको सपबाट बोल्नु भएको हो ए म चाहिँ यहाँ कालिम्पोङमा चाहिँ भर्खर आएको हो कि म चाहिँ बाहिर बस्थेँ होइन अन्त यो तपाईँको यो लुगामा जु जुन दोकान उयो छ नि ट्रेडिसनल ड्रेसहरू त्यसको बारेमा उयो सोध्नु थियो तपाईँलाई हो यसको नाम अन्त यसको प्राइस कति पर्छ भनेर त्यो यहाँ छ नि त्यो ब्ल्याकमा वाइट वाइट टिक टिक भएको त्यसको नाम के होला हजुर राई ड्रेस हो त्यसको कस्ट चाहिँ कति पर्छ होला टू थाउजन्ड पर्छ हजुर हजुर ए हुन्छ अन्त अर्को छ नि रातो कालो सेतो भाएको ए हजुर ए हुन्छ अन्त यो यो टोपी जस्तो छ नि यो यसलाई के भन्छ

ए हजुर हजुर अन्त यो पनि देख्दैछ नि यो यति लामो मतलब सुरुवाल जस्तो त्यो के हो ए दैरा सुरुवालको चाहिँ कस्ट कति होला ए म नि यो सबै कुरोहरू लान्छु कि तपाईँ अलिकति दाम मिलाइ दिनुहोस् न ल हजुर हजुर हजुर हजुर हुन्छ अन्त यो गाउन जस्तो बान्ने भएको चाहिँ के हो

हजुर हुन्छ हुन्छ म तपाईँलाई कन्ट्याक्ट गर्छु कि म कुन तारिख कति कहिले आउँछु भनेर हुन्छ म पछि फोन गर्छु नि ल हुन्छ हुन्छ थ्याङ्क यू